त्यो छुरी चाहिँ माहा बित्थाको रहेछ मैले त्यो छुरी किनेर चाहिँ पुरा पछुताएँ त्यो छुरी चाहिँ प्याजधरि पनि नकाटिने रहेछ सब्जी काटेँ सब्जी पनि काटिँदैन प्याजधरि पनि नकाटिने रहेछ र एउटा पनि नलाग्ने रहेछ त्यो छुरी किनेर चाहिँ मैले पुरा पछुताएँ त्यो छुरी चाहिँ मलाई ट्याक्कै मन परेन अब पैसा फर्काइदिनु